हामीले गाउँमा बिजुलीको प्रयोगहरू गर्नु त धेरै घेरै कुरामा नै हामीले बिजु बिजुलीको प्रयोग गर्छौँ पहिलो कुरो त हामीले बत्ती बिजुलीबाटै बत्ती बाल्छौँ यही बत्तीबाट नै अहिले हामीले घरमा आफ्नो लुगा स्त्री गर्न अनि खाना पकाउन पानी तताउन सबै कुरो नै हामी अहिले बिजुलीबाटै गर्न सक्छौँ अब अहिले गाउँ बस्तीका मा गाउँबस्तीमा पनि धेरै मानिसहरू अगाडि बढिसकेका छन् र यसमा बिजुलीकै भरमा बिजुलीमै नै धेरै कामहरू गर्न सकिन्छ जस्तो लुगा धुन लुगा धुन वासिङ मसिन मा खाना बनाउन टिभी हर्न फोन चलाउन देखि लिएर सब सबै सबै कुराहरू नै हामीले बिजुलीबाट नै बिजुलीकै प्रयोग गर्छौँ अनि अहिले फोनबिना त केही कुरा हुन सक्दैन हरेक अहिले बस्ती बस्तीमा पनि अहिले फोन को फोनको प्रयोग हुन्छ त्यसमा बिजुलीबिना त केही हुन सक्दैन र फोन चलाउनदेखि लिएर टिभी हेर्न टिभी हेर्न खाना पकाउन पानी तताउन स्त्री गर्न सबै सबै कुरा नै अहिले बिजुलीकै प्रयोगबाट हामी गर्छौँ अनि कृषि कृषिमा कोमा बिजुली कृषिमा उत्पादन गर्नको लागि चाहिँ बिजुलीको त्यति बेसी प्रयोग हुँदैन तर तर त्यो कृ कृषिमा चाहिँ उब्जाउहरू हुन्छन् जति उत्पादनहरू हुन्छ त्यही तिनीहरूलाई हामीले बिजुलीको प्रयोगबाट नै त्यसलाई हामीले पिसेर त्यो चलाउनुमा चाहिँ हामी बिजुलीको नै प्रयोग गर्छौँ